मलाई चाहिँ यस्तो लाग्छ अब खेलकुदले त अब एकदमै त्यहाँनिर खेल्दाखेरि साथीभाइ भेट्छ बातचित हुन्छ है त्यसले गर्दा अब माइन्ड रिल्याक्स हुन्छ है रमाइलो हुन्छ